दार्जिलिङ जिल्लाको जिल्लामा मुख्य सांस्कृतिक परम्पराकोमा चाहिँ सबै आफ्नो आफ्नो संस्कृति चलाउँछन् आफ्नो आफ्नो भाषाको प्रयोग गर्छन् आफ्नो आफ्नो शब्दको पूजा पाठ गर्छन्